म चाहिँ हिन्दू धर्म मान्छु तर म हिन्दू धर्म मानेर अरू मन्दिरहरूमा गुम्बातिर नजाने होइन सबैतिर जान्छु गुम्बातिर पनि जान्छु जहाँ पनि जान्छु अनि मलाई मेरो हिन्दू धर्मले मलाई के सिकाउँछ भने मन शान्ति राख्नु सफा राख्नु हामीलाई मन्दिरतिर जाँदाखेरि नुवाईधुवाई गरेर जानु अनि घरमा अशान्ति हुँदाखेरि हामी ग्रहजाप पढाउँछौँ हामीलाई त्यहाँबाट पनि शान्ति मिलेको जस्तो लाग्छ ग्रहहरू राम्रो भएको जस्तो लाग्छ त्यही भएर चाहिँ मेरो हिन्दू धर्मले मलाई सिकाउँछ राम्रो मान्छेलाई सोच्नु नराम्रो नभन्नु सबैमाथि दया गर्नु सबैलाई माया गर्नु मेरो हिन्दू धर्मले चाहिँ मलाई त्यस्तो सिकाउँछ म नुहाएर सफा भएर मन सफा गरेर म पूजा गर्छु अनि मन्दिरतिर जान्छु मन्दिरतिर जाँदाखेरि मलाई आफैलाई नि मेरो जिउ हल्का शान्ति मिलेको जस्तो लाग्छ अनि म गुम्बातिर पनि जान्छु गुम्बातिर जाँदा पनि मलाई मनपर्छ त्यस्तै लाग्छ त्यही भएरै हिन्दू धर्मले मलाई धेरै नै ज्ञानहरू दिएको जस्तो लाग्छ साथ दिएको जस्तो पनि लाग्छ किनभने ग्रहहरू चलेको बेलामा हामी सानो ग्रहजापहरू पढाउँदा पनि हाम्रो ग्रहहरू धेरै नै काटिएर जाने हुन्छ त्यही भएर मलाई सबै धर्म मनपर्छ हिन्दू पनि मनपर्छ तर म हिन्दू धर्म मान्छु बुद्धिस्ट पनि गर्छु बुद्धिस्टतिर पनि जस्तै गुम्बातिर पनि जाने गर्छु म